खेलकुद गऱ्यो भने है मान्छेले आफ्नो शरीरलाई स्वस्थ्य बनाउनसक्छ स्वस्थ्य राख्नुसक्छ किनभने आजकलको जमानामा है खेलकुद नभएर धेरै प्रकारको मान्छेलाई रोगहरू लाग्छ यो डाइबिटिज भन्यो है अनि यो ओबेसिटीहरू भन्ने है यो हार्ट डिजिसहरू धेरै लाग्छ त्यसै कारण चाहिँ म खेलकुद भन्ने कुरा चाहिँ धेरै इम्पोर्टेन्ट हो किनकि खेलकुद गर्दाखेरि मान्छेले जब जब एउटा वर्मअप गर्छ है जिउलाई तताउँछ जिउ जिउको हार्टबिट बढ्छ जसले गर्दा जुन चाहिँ यो माउ मांसपेशीहरू छ मसल्सहरू छ त्यो अन्त खोलिँदै फेरि निचाोरिँदै त्यसले आफ्नो काम गर्नु पाउँछ मान्छेको मसल्सहरू है कति एक ठाउँमै बसेर त्यो खुम्चिसकेको हुन्छ अन्त त्यो मसल्सहरू खोलिन्छ जसले गर्दाखेरि रक्तचाप राम्ररी भएर जान्छ है ब्लड सर्कुलेसन राम्रो हुन्छ अनि यो ब्लड सर्कुलेसन राम्रो भएको कारणले गर्दा यो मान्छेको सास फेर्ने जुन चाहिँ ब्रिदिङ टाइम भन्छ त्यो पनि बढेर जान्छ यो बढ्नु भनेकै नै जिउमा जतिसक्दो जिउको धेरैवटा मसल्सहरूले धेरैवटा टिस्युजहरूले है अक्सिजन पाउनु हो है अन्त यसरी नै अक्सिजनको मात्रा जिउमा बढेर जान्छ अनि यसरी अक्सिजनको मात्रा बढ्दै बढ्दै गयो भने अब सबै यस्तै अक्सिजन हरेक जिउको हरेक सानो सानो सेलले मजाले अक्सिजन पाउँछ जसले गर्दा त्यसले राम्रो काम गर्नुसक्छ र जिउबाट यो एक्सरसाइज गर्दाखेरि यो खेलकुद गर्दाखेरि जुनबाट जिउबाट निस्किन्छ यो नचाहिने कार्बन डाईअक्साइड यो न कार्बन डाईअक्साइडको साथ साथमा धेरै जिउमा नचाहिने चिजहरू यसरी कार्बन डाईअक्साइडसँग मिलेर बाहिर निस्किन्छ यो सबै खेलकुदले गर्दाखेरि हाम्रो सबसे भन्दा महत्त्वपूर्ण हाम्रो ब्रेन दिमागलाई पनि धेरै स्वस्थ्य राख्छ किनकि दिमागमा एक प्रकारको तपाईँको इनर्जी है त्यो रक्तचाप भएको बेलामा ब्लड सर्कुलेसनले गर्दा ब्रेनले मजाले अक्सिजन पाउँछ र ब्रेन पनि मजाले काम गर्नसक्छ भन्दछु